हजुर म विशेष गरेर आफ्नो भाषामा भएको युट्युब च्यानलबाट चाहिँ म विशेष गरेर न्युज हेर्ने गर्छु है अब त्यहाँ भएको घटनाहरू जो हामीले देख्नु पाइँदैन युट्युब माध्यमबाट हेर्ने गर्छौँ र धेरै अब न्युजहरू आउँछन् त्यसमा धेरै ज्ञानका कुराहरू अब युट्युबबाट पाइन्छ र त्यही हेर्ने गर्छु र विशेष अन्य भाषामा मनोरञ्जन कार्यक्रम भन्दाखेरि जिटिभीबाट आउने डान्स इन्डिया डान्स भयो है सारेगामापा भयो सोनी टिभीबाट भयो द कपिल शर्मा सो एकदमै मनपर्ने है त्यसमा इन्डिया बेस्ट डान्सर्स पनि छ त्यसमा अरू टेन स्पोर्ट्स छ टेनस्पोर्टमा अब विशेष गरेर रेस्लिङ क्रिकेट त्यसमा फुटबल हेर्ने गर्छु धेरै छन् त्यस्ता च्यानलहरू जो मुभी भयो जिटिभीबाट मुभीहरू हेर्ने गर्छु हिन्दी मुभीहरू भयो पुरानो हिन्दी मुभीहरू हेर्नेगर्छु